हलो हजुर

ग्यास सिलिन्डर त मैले पठाइदिएको छु सायद हजुर हजुर हजुर हजुर यहाँ अलिक डेलिभरी ब्वाय ढिलो आएको कारणले गर्दाखेरि चाहिँ आज सायद ढिलो भयो है त्यसमा म क्षमा चाहन्छु है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मैले हजुर मैले बुझेँ कि तपाईँको समस्या आइन्दा यस्तो हुँदैन नि तपाईँको समस्या मैले बुझेँ

हजुर हजुर हजुर सर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर आज हजुर माइन्ड नगर्नुहोस् न आज ढिलो भएकोमा अब नेक्स्ट टाइमदेखि चाहिँ यस्तो हुँदैन है आज मेरोमा नि मान्छे अब सर्टेज हजुर हजुर हजुर हजुर हजुर हजुर यस्तो सुन्नुहोस् न मेरो पनि कुरा सुन्नुहोस् है यहाँ धेरै कस्टमरहरू अब आउँछन् है हजुर हजुर यहाँ मेरोमा नि धेरै कस्टमरहरू छ म पनि धेरै अब मान्छेको त याद गर्नु सक्दिनँ है तपाईँलाई अब ढिलो भएर पनि मैले पठाइदिएको छु आउँदै होला आइपुग्नु आँट्यो होला सायद है हेर्नुहोस् है हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ माइन्ड नगर्नुहोस् ए अब ए फस्टपल्ट भइहाल्यो है अब आइन्दा यस्तो हुँदैन है अब मेरोमा नि कस्टमर छ है अब बेसी बा बात गर्ने समय छैन माइन्ड नगर्नुहोस् न है लास्ट टाइमदेखिन् चाहिँ म तपाईँको अर्डर भने पहिला नै पुऱ्याइदिन्छु हजुर हजुर हजुर हजुर हजुर हजुर अब यसका यही अब योपालिको लागि चाहिँ म क्षमा चाहन्छु नि त है म पनि बिजी छु है अब हजुर हजुर हुन्छ हुन्छ हजुर हजुर मैले बुझेँ तपाईँको समस्या मैले बुझेँ है गल्ती हुन्छ मान्छेबाटै गल्ती हुन्छ नि अब माफि नि त दिनुपऱ्यो नि है हुन्छ हुन्छ है बात गर्दै गरौँ ए सरी